म चाहिँ बाइक कुदाउँछु बाइक मनपर्छ बाइक कुदाउन पनि मनपर्छ अब हेर्दा पनि मनपर्छ बाइक चाहिँ अनि कुदाउन पनि सक्छु अनि एक्लै पनि कुदाउन सक्छु बसाएर पछाडिपट्टि पछाडिपट्टि मान्छेलाई बसाएर पनि कुदाउन सक्छु अनि ग्राउन्डमा कुदाउँछ बाइक ग्राउन्डमा हेर्यो चराहरू त थुप्रै हुन्छ थुप्रै हुन्छ अनि चराहरू पुरा कराइरहेको हुन्छ कुखुराहरू पनि चरिरहेको हुन्छ अनि बाइकको आवाज पनि आउँछ अनि तर पनि म कुदाइरहन्छु ग्राउन्डमा घरमा पनि कुदाउँछु बाटोतिर हाम्रो घरको बाटोतिरै कुदाउँछु मजा पनि लाग्छ कुदाउनु अनि घुर्नु पनि जान्छु म यताउता पनि जान्छु साथीहरूले हिँड भने भने पनि जान्छु घुम्नु अनि बाइक चाहिँ मनपर्छ बाइक कुदाउनु अनि त्यो घुम्छु पनि दिनमा कुदाइरहनु चाहिँ मनपर्छ बाइकहरू अनि म राम्रो पनि लाग्छ